हेलो म मनिषा बोल्नुहुँदैछु म अब घुम्नु जानु चाहँदैछु अनि उता घुम्ने जाने जग्गा छ भने मलाई बताइदिनु होस् न गाडी भाडा कति लाग्छ उतातिर घुम्नको लागि कस्तो खालके हुन्छ प्लिज मलाई बताइदिनु होस् न उताको जग्गा कस्तो हुन्छ मलाई हेराइदिनु होस् हामी घुम्नु चाहन्छौँ त्यही लागि